पशुपालन सँगसँगै गर्ने भनेको त खेतीपाती हो अब पशुपालन गरिसकेपछि त्यसको मलहरू निस्किन्छ त्यसमा हामीले खेतीपाती गर्न सक्छौँ गाईको गोबरबाट हामीले फेरि भर्मी कम्पोस्टहरू गर्नु सक्छौँ गनेउलाको मलहरू बनाउन सक्छौँ त्यसको वेस्टबाट अनि माछा पनि पाल्न सक्छौँ हम गाईको मल बाख्राको मल खेतीपाती गर्नेलाई बेच्नु पनि सक्छौँ ब्रोइलरको सुली बाख्राको बडकुँलो गाईको गोबर फर्टिलाइजर जस्तो प्रयोग गर्न सकिन्छ खेतीमा उब्जनी बढाउँछ यसले उर्वर शक्ति बढाउँछ त्यसको सिधै बिक्री पनि गर्नु सकिन्छ अनि त्यसमा हामीले गोबर ग्यासहरू बनाएर अलिकति आर्थिक स्रोतलाई दह्रो पार्न सक्छौँ घरमै भएको गाईको गोबरबाट हामीले ग्यास बाल्न सक्छौँ त्यसलाई यो सुकाएर गोबरलाई परालसँग मिसाएर सुकाएर अँगेठी सल्काउन सक्छौँ अनि बेच्नु पनि सक्छौँ त्यसलाई दाउरा जस्तो धेरै कुरा गर्न सकिन्छ साइड व्यवसाय अनि यही गाईबस्तुलाई मासु र उन अन्डा छोडेर सानो सानो हिफरहरू ल्यायो ठुलो बनाएर माउ बनाएर बेच्ने है मान्छेलाई दुना गाई चाहिरहेको हुन्छ हौ त्यो लामो पालेर दुना पाल्ने अवस्था हुँदैन दुना गाई ल्यायो दुध दुयो बेच्यो थाक्यो पछि त्यसलाई फेरि रिप्लेस गर्ने खालको व्यवसाय पनि मान्छेले गर्छ त्यसको लागि हामीले हिफरहरू पालेर ब्यायो पछि बेच्ने बियाउनु आँट्दा बेच्ने अलिक राम्रो सानो कम्ती दाममा किनेर पालेर धेरै महँगोमा बेच्ने पनि गर्नुसक्छौँ किनभने त्यो घरमा अब डेली जस्तो चाहिँ खानाहरू उब्रिएको ओरेको हुन्छै हुन्छ त्यसलाई हामीले त्यही खुवाएर पनि त्यो एउटा गाईलाई हामी पाल्न सक्छौँ